म एउटा साधारण कृषि भएको कारणले गर्दाखेरि कुन चिज चाहिँ कति बेला रोप्नुपर्छ त्यसको कुन सिजनमा चाहिँ रोप्दाखेरि चाहिँ फल्छ एकदम राम्रो परिपक्क भएर फल्छ त्यसको अनुभव छ जस्तै सिमी अगस्टमा रोप्नु पऱ्यो धान जुलाईमा मकै फब्रुअरीमा फर्सी काँक्रा करेला भिन्डी फब्रुअरी महिनामा सागपातहरू त्यो बर्खा मासमै रोप्नु पऱ्यो र जस्तै सिमी रोप्नु पऱ्यो भनेदेखि चाहिँ अब यो अगस्ट महिनामा पुरा पानी पर्छ पानी पर्दाखेरि चाहिँ त्यो अब पानी जमिने ठाँउमा रोप्यो भनेदेखि त्यो बिउहरू सबै कुहिएर मर्छ त्यस कारणले अलिकति रोप्ने ठाँउ चाहिँ अलिकति अल्गो उयो बेड गर्नुपर्छ अलिकति अल्गो कम से कम एक फिट अल्गो वरपर बेड बनाएर चाहिँ त्यहाँ माथि टुप्पोमा ट्याक ट्याक ट्याक रोप्दै रोप्दै रोप्दै आउनु पर्छ रोपेर रोपेर त्यहाँदेखि जब त्यसलाई रोपी सकिन्छ रोपी सकेर केराको पातले कि घाँसले कि परालले छोपिदिनु पर्छ नत्र भने पानी परेर त्यो सबै बिउ निकाली दिन्छ र यो चराहरूले नि खान्छ ढुकुरले खान्छ परेवाले उधिँनेर खान्छ सबै त्यस कारणले त्यसलाई जोगाउनको लागि चाहिँ पात पत्ताहरू घाँसहरू परालहरूले छोप्यो दियो भने सुरक्षित उम्रिन्छ त्यो र अलिकति अब हप्ता दिनमा टक्क उम्रिन थाल्छ त्यहाँदेखि थपक्क त्यो सबै निकाली दियो भने उम्री सक्योपछि जतिनै पानी परे पनि त्यो बिरुवालाई केही असर पर्दैन त्यो आएर फैलिएरै आउँछ राम्रोसितले धान लगाउँदा खेरि पनि त्यही हो टाइममा लगाउनु पऱ्यो जुलाईमा लगाउनु पऱ्यो धान पहिला बिउ राख्नु पऱ्यो त्यहाँदेखि जोत्नु पऱ्यो खन्नु पऱ्यो हिल्याउनु पऱ्यो त्यहाँदेखि दाँते लगाउनु पऱ्यो फ्याउरी लगाउनु पऱ्यो राम्रो चिटिक्क पारेर धान रोप रोपाइँ गर्नु पर्छ धान रोपाई गरे भनेदेखि सिजनमा ठिक टाइममा रोपेको छ भने टाइममा फल्छ र राम्रो त्यसले आहार दिन्छ अब हामीलाई सबभन्दा ठुलो आहार त हाम्रो त्यो धान चामल नै हो मकै नै हो